स्कुलमा स्पोर्ट्सहरू हुँदाखेरि धेरै किसिमका गेम्सहरू हुन्छ अन्त ती मध्ये चाहिँ मैले अब रनिङ अन्त लङ जम्पतिर चाहिँ मैले भागहरू लिएको थिएँ अन्त यस मध्ये मैले धेरैपटक चाहिँ अब विजयहरू भएँ अन्त मैले यसको लागि चाहिँ ट्रफीहरू नि थापेको छु होइन अन्तखेरि यसका लागि अब रनिङहरू मध्ये चाहिँ हामीले अब रनिङहरू नि गरेको थिएँ मैले अन्त रनिङहरूमा मैले अन्त त्यसमा नि मैले ट्रफी पाएँ अन्त स्पोर्ट्सहरूमा हाम्रो स्कुलमा डेली नै हुन्छ मतलब वर्षमा एकखेप चाहिँ अन्त हामीेले रनिङहरू गऱ्यो भने चाहिँ अब हाम्रै जिउको लागि चाहिँ राम्रो हुन्छ हाम्रो ब मो बोन्सहरू चाहिँ अब स्ट्रङ्ग हुन्छ अन्त हाम्रो जिउको फ्याट जति छ त्यो पसिनाले गर्दा चाहिँ घटेर जान्छ अन्त हाम्रो जिउ भुँडीहरू लाग्दैन अन्त हामीले रनिङहरू गरेको छ भने नि हावा अब राम्रो हावा हेल्दी हावाले नि हामीलाई हेल्दीहरू बनाउँछ हामीले अन्त हेल्दी हेल्दी खानुसक्छौँ अब आफ्नो जिउलाई फिट गर्नु सक चाहन्छौँ भने चाहिँ अन्तखेरि रनिङहरू गर्नु योगाहरू गर्नु चाहिँ हाम्रो हेल्थको लागि चाहिँ धेरै राम्रो हो अन्त हामीले चाहिँ फिट चाहिँ रहनुपर्छ अब जति सक्दो चाहिँ अब ओयलहरू चाहिँ इग्नोर गर्नुपर्छ अन्त ती मध्ये चाहिँ अब हामीले जति सक्दो अब खानाहरू चाहिँ खानैपर्छ तर हामीले अब सागसब्जीहरू नि हेरेर अब खानैपर्छ सागसब्जीहरू नि अन्त तेलहरू चाहिँ अब इग्नोर चाहिँ गर्नुपऱ्यो अन्त अब रनिङहरूमा भन्यो भने चाहिँ हामीले दिनमा दुई किलोमिटर ए नभए चाहिँ एक किलोमिटरहरू कुद्यो भने पनि हाम्रो लागि राम्रो हो हामीले नभए घरमै स्किपिङहरू गरेको छ भने नि हाम्रो मसल्सहरू स्ट्रङ्ग हुन्छ हामी हेल्दी हुन्छौँ होइन अन्त जति सक्दो चाहिँ हामीले आफ्नो आफूलाई चाहिँ फिट चाहिँ राख्नुपर्छ